को है अब हावापानी भन्नुपर्दाखेरि चाहिँ हावापानी चाहिँ दार्जिलिङ खरसाङ मिरिकहरूभन्दा चाहिँ अलिकति उसै छ त्यति साह्रो जाडो त्यति साह्रो गरम पनि हुँदैन यहाँको हावापानी एकदमै राम्रो छ र जाडो महिनामा स्वेटर टोपी मोजाहरू है लगाएर पन्जाहरू लगाएर जुत्ताबिना हामी चप्पलमा बस्न सक्दैनौँ अब त्यसरी लगाएर बस्नुपर्छ गरम महिनामा पातला पातला लुगाहरू लगाएर है बस्नुपऱ्यो है त्यस्तो खालको छ अनि त्यहाँको उयो हुँदाखेरि पानी बर्खा लागेपछि बर्खामा त्यहाँनिर अब पहिरोहरू जाने खालको अब हिल्समा त त्यस्तै हो पहिरोहरू जाने खालको हुन्छ जस्तै अब मधेसमा हेऱ्यो भने प्लेन्समा हेऱ्यो भने डुबाउहरू हुन्छ त्यस्तै अब यहाँनिर कालिम्पोङमा यहीँको हावापानीमा है अब पानीहरू पर्दाखेरि चाहिँ पहिरोहरू जाने त्यस्तै खालको हुन्छ